मलाई साथीहरू भन्दाखेरि पनि आफ्नु परिवारहरूसँग चाहिँ अब घुम्नुहरू जानु पिक्निकहरू खेल्नु अन्त ट्रेकिङतिर जानु चाहिँ साह्रै मन पर्छ अन्त जहाँ चाहिँ हामी अब नेचरसँग चाहिँ जहाँ हामी कनेक्ट गर्न सकौँ हुन्छ नि अझैँ त्यहाँ झन मन पर्छ मलाई अन्त अब बाहिरको खानाहरू नखाएर आफुले खानाहरू बनाएर लगेर ट्रेकिङ हुँदी जानु अन्त यस्तो क्याम्पहरू लगाएर बस्नु त्यस्ताहरू धेरै मनपर्छ साथीहरूसँग पनि अब त्यो स्कुल लाइफमै मात्रै हामी डेली स्कुलतिर भेट्थ्यो तर आजकल त त्यस्तो भेट पनि हुँदैन अन्त यसो कोही कोही बेला भेट्दै पनि अब धेरै दिनको गफहरू हुन्छ ती गफहरूमध्ये बोल्दै ठिकै हुन्छ अब त्यहीँ बिचमा अब मनोरञ्जन इन्टरटेन्मेन्ट त के अब कोही कोहीबेला चाहिँ यसो पिक्चरहरू हेर्नु जानु यस्तो पार्क हुँदी गएर खेल्नु त्यस्तोहरू चाहिँ मनपर्छ मलाई अन्त खानाहरू बनाएर अब उनीहरूलाई अब दिनु त्यस्तो खाले चाहिँ मलाई चाहिँ मन पर्छ अन्त साथीहरू बिचमा भएको जति अब कुराहरू चाहिँ अझै अघि लगेर जाउँ जस्तो खाले चाहिँ मन पर्छ इन्टरटेन्मेन्टको लागि अब फोन टिभीहरू धेरै हुन्छ तर हामीले मलाई चाहिँ अब गेम्सहरू खेल्नु मन पर्छ अब हामी जब आफ्नो परिवारहरूसँग आफ्नु साथीहरूसँग हुन्छ त्यो फोन चाहिँ एकछिनको लागि चाहिँ अब नचलाउँदा त केही हुँदैन अन्त मलाई गेम्सहरू खेल्नु मन पर्छ अन्त यस्तो गीतरू गाउँनु त्यस्तो खालेहरू मन पर्छ अन्त आफ्नो परिवारहरूसँग हुँदै आफ्नो फेमिलीसँग हुँदाखेरि पनि अन्त खानाहरू सँगै बसेर खानु पकाउँनु त्यस्तोहरू मनपर्छ अन्त जतिसक्दो चाहिँ अब हामीले आफू आफ्नो मान्छेहरूसँग चाहिँ जतिसक्दो चाहिँ टाइम निकालेर बोल्नु चाहिँ सकौँ त्यस्तो चाहिँ मलाई मन पर्छ अन्त त्यही चाहिँ मलाई मनोरञ्जन चाहिँ लाग्छ